मोबाइल दोकान हो आइफोनहरू छ तपाईँकोमा आइफोनहरू

इएमआईबाट गर्दा हुन्छ इएमआइबाट गर्दा हुन्छ हुन्छ हजुर भन्नु त आइफोनको बारेमा भन्नु न हजुर

हजुर आइफोन अरू अरूहरू पनि छ कुन चाहिँको चाहिँ क्वालिटी अलिक राम्रो हुन्छ हजुर रेडमीको राम्रै हुन्छ हुन्छ